ए यो सूर्य फर्निचर ऊ यो दोकान हो ए मलाई अलिक त्यो फर्निचरहरू चाहिएको थियो कि अहिले म नयाँ घरमा सिफ्ट हुनुको लागि फर्निचरहरू हेर्दै गरेको थिएँ तपाईँकोमा यो छ कि छैन भनेर सोध्नुको लागि नि के के छ होला तपाईँ मलाई सबै नै यो सोफादेखि लिएर यो डाइनिङहरूदेखि लिएर सबै अब टोटल अलमोस्ट चाहिएको थियो कि के के छ त्यसमा एभाइलेबल के तपाईँकोमा त्यो डिस्काउन्टहरू छ भने पनि अफरहरू चल्दैछ भने यसो भनिदिनुहोस् न के जानकारी छ ए हजुर हजुर हजुर ए ए हजुर अफरहरू के चल् चल्दैछ के डिस्काउन्टहरू पाइन्छ त्यसमा हजुर हजुर त्यसैको लागि नि त्यो हामी निकै अलमोस्ट हामी धेरै नै सामान चाहिएको थियो कि अन्त त्यसमा अलिकति मिलाएर गरिदिनुहोस् न भोलि आउँछौँ नि हामी कति बजी दोकान तपाईँको सप खुल्ला हुन्छ

हुन्छ म त्यसो भए भोलि दसदेखि एघार बाह्र बजीभित्रमा आउँछु नि हुन्छ हुन्छ